इलेक्सनमा चाहिँ अब हामीलाई के डर हुन्छ भने अब आफ्नो आफ्नो ठाउँबाट आफ्नो आफ्नो क्यान्डिडेट उठाएको हुन्छ होइन हाम्रो अब यता चाहिँ धेरै नै उयोहरू हुन्छ त्यसैले गर्दाखेरि अब पार्टी उयेसमा चाहिँ इलेक्सनको टाइममा चाहिँ अब झगडाहरू हुने डरहरू चाहिँ धेरै नै हुन्छ